अस्तिको साल गएको हाम्रो जुन ट्रिप थियो जुन छाङ्गुको ट्रिप थियो बाइकिङको एकदमै अविस्मरणीय बाइकिङ भएको थियो त्यतिखेर किनभने हाम्रो जमघट पनि राम्रो थियो होइन अन्त साथी भाइहरू एकदमै मजा आएको थियो एकदमै हामी सानैदेखि खेलेर हुर्केको साथी भाइहरू यसरी फेरि एकसाथ कतै बाहिर घुम्नु जाँदाखेरिको अनुभव नै एकदमै बेग्लै लाग्थ्यो अहिले त्यस्तो उयो पनि छैन गाउँमा सबैजना हामी यसरी मिलेर एक सँगै कतै जानु पाएको छैन र अब भविष्यमा हुन्छ पनि हुँदैन पनि त्यो उयो छैन यो जम्मै अविस्मरणीय भइरहेको छ त्यो चाहिँ त्यतिखेरि हामीले कतिपय कष्ट पनि उठायौँ कतिपय एकदम मजा पनि गऱ्यौँ है अनि डान्सदेखी लिएर भन्छौँ होइन कतिजना जाँदाखेरि कतिवटा बाइक उयो बाटोमा बाइक लड्नुको ओर्नुको कहानी भयो होटेलमा स्टे गर्नु कतिवटा हामीलाई मजा आउनुको कारण कतिवटा दुःख पनि पायौँ है कतिको बाइक पङ्कचर भएर ठेलाइ भएको कतिको के हौ त्यस्तो तर अब बाटोमा कति चाहिँ अब परेशानी पनि भयो पनि हौ त्यस्तो सबै कुरोहरू सोच्दा अन्त हामी जाँदाखेरिको हामीले कहिले नदेखेको काना कति एक्सपिरियन्सहरू भनौँ र यो नदेखेको कुरोहरू देख्नु कतिजना त हामी लाटा भएको जतिकै थियौँ केही नै नदेखेको जस्तो पाराले हौ त्यस्तो सबै कुराहरूको अनुभव बटुल्दा अहिले अहिले यसो सोच्दाखेरि चाहिँ हैट यतिखेर चाहिँ एकदमै राम्रो भएको थियो भन्ने अनुभव भइरहेको छ अब विशेष त साथी भाइहरूसँग अब साथी भाइहरूसँग यसरी समय बिताउनु पाउँदा सँगै स्कुल पढेको सँगै खेलेको सँगै हिँडेको अहिले आफ आफ्नो व्यस्तता सबै आफ आफ्नो नोकरी ओकरी कोही कता छ कोही कता छ गाउँमा छैन सबैजना होइन हौ यस्तो छ र यस्तो फेरि दिन कहिले आउँला नआउँला र त्यतिखेर चाहिँ एकदमै मजाले जुरेको थियो मजा आएको थियो